विश्वको विकासमा चाहिँ म के सोच्छु भने धेरै विकास भएको छ विकास छ किन अब आ कहीँ जानुको लागि अहिले त्यस्तो दु ख छैन पहिला अब दु ख थियो अहिले त गाडीहरू पनि निकै नै निक्लिसकेछ जानु छिटो हुन्छ सुबिस्ता हुन्छ अन्त बनिनु ती धेरै कुराहरूको राम्रो राम्रो कुराहरू बनिएको छ त्यसले त्यहाँ धेरै आमहरूको लागि निकै अब सहायता गर्छ धेरै राम्रो छ अनि अनि परिवर्तन संसारमा परिवर्तन त धेरै भएको छ किन पहिला अब अहिले त हामी ए वेस वेस्टर्न लगाउँछौँ नेपालीको नेपाली कल्चरको मात्रै नलगाएर वेस्टर्नहरू पनि लगाउँछौँ अनि खानपिनमा अब इटालियन चाइनिजहरू हामी खाने गर्छौँ त्यति हो